हेलो भाइ भोलिको लागि चाहिँ मैले कल गरेको थिएँ हो आज नै किनभने म अलिक बाहिर जाँदैछु त अन्त त्यही भनेर सिलगढी पुग्नुपर्ने छ यहाँ उएसमा एयरपोर्टमा हो त्यही भनेर चाहिँ मैले तिमीलाई आज भ्याउँछ कि भ्याउँदैन भोलि बिहान भनेर चाहिँ अब त्यत्रो टाढोको बाटो होइन त्यही भनेर अलिक अब दुई तिन घन्टाको बाटो हो एयरपोर्ट जानु बागडोग्रा एयरपोर्ट जानुलाई भनेर चाहिँ अलिक राम्रै अब तिमीलाई सधैँभरि लिएर जान्छ कम्फर्टेबल हुन्छ भनेर चाहिँ अब मेरो पेसेन्ट लिएर जानुपर्ने छ त अन्त त्यही भनेर चाहिँ मैले कल गरेँ थियो तिमी भोलि आइपुग्छ अन्त भनेर चाहिँ अब भोलि आज भन्यो भने एकदिन अगाडि भन्यो भने तिमीलाई होइन भन्नु तिमीले पुग्नु पुग्ने नपुग्ने तिमीले त्यो भन्न सक्छ भ्याउँछ भ्याउँदैन भनेर चाहिँ मैले कल गरेको थियो अन्त मेरो त एकदम एमर्जेन्सी परिरहेछ फेमिली लिएर होइन एकजना अब डक्टर देखाउन जानुपर्नेछ बेङ्गलोर त्यही भनेर चाहिँ अब बागडोग्रा फ्लाइटमा जाने नि त हो अन्त फ्लाइटमा गएर चाहिँ अब छिट्टै पुग्छ अन्त त्यही भनेर अब त्यो पेसेन्ट लिएर गयो भने त अब कम्फर्टेबल नै गाडी लिएर जानुपर्यो तिम्रो गाडी अब राम्रो छ कम्फर्टेबल नै छ त्यत्रो लामो सफर गर्नुपर्छ त्यहााँ माथि फेरि एयरपोर्टबाट फेरि अब उएसमा गयो भने त अब फ्लाइटमा गयो भने त यो हुन्छ भनेर चाहिँ अब यहाँबाट चाहिँ अब घरबाट चाहिँ अब एयरपोर्ट बागडोग्रा एयरपोर्ट जानुलाई अब त्यत्रो दुई तिन घन्टा बाटो हो हो त्यही भनेर चाहिँ गाडीको लागि चाहिँ कल गरेको थियो अन्त तिमीले भ्याउँछ कि भ्याउँदैन भनेर चाहिँ मैले अहिले नि जनाइदिएको मेरो पेसेन्ट नै अब एमर्जेन्सी अब देखाउनै पर्नेछ भोलि पर्सिको दिन अब डक्टर बस्छ भनेर चाहिँ अब खबर पायो त्यही भनेर चाहिँ एयरपोर्ट लिएर ए एयरपोर्टमै गएर एयरपोर्टबाट अब उसमा फ्लाइटमा जाने विचार गरेर चाहिँ अन्त तिमीलाई कल गरेको के अन्त त तिमी चाहिँ अब कति लिन्छ के लिन्छ गाडी भाडाहरू होइन अब त्यही पनि अब सोधखोज अब त्यति लामो सफर हो कति लिन्छ लिँदैन त्यो सोध्नका लागि पनि तिमीलाई मैले कल गरेको हो भोलि त बिहान भ्याउँछ होला नि त अब यस्तै आठ नौ बजीतिर अब आठ नौ बजीतिर भन्दा नि एक दुई दुई तिन बजीको फ्लाइट होला अन्त त्यतिखेरसम्म त अब पुर्याउन सक्छ होला हामीलाई अन्त पुर्याउन सक्यो भने त राम्रै हो भनेको नि मैले चाहिँ अब सधैँ तिमी तिमीलाई नै लिएर जान्छ भनेर चाहिँ मैले कल गरेको नभए त म अब अरूलाई नि भन्न सक्थेँ तर तिम्रो गाडी राम्रो छ भनेर चाहिँ बुक गर्नको लागि चाहिँ कल गरेको अन्त के अब हुन्छ कि हुँदैन हौ भनेर चाहिँ अब अब घरमा फेमिलीहरू नि त्यही हो रोगीहरू अलिक उयो हुन्छ अरू गाडीहरू पनि हुन्छ छ तर अब यो गाडीहरू भन्दा अब तिम्रो गाडी कम्फर्टेबल पेसेन्टलाई लिएर जानु सक्नु सक्छ भनेर चाहिँ मैले अब कल गरेको नि आरामले जानुहोस् सक्छ न अब पेसेन्टलाई त अब यस्तो अकल झुकल गरेर लिएर जानु भएको छैन भनेर चाहिँ आरामले नै जानु पाओस् कम्फर्टेबल भएर नै जानु पाओस् भनेर चाहिँ मैले अब तिमीलाई भनेको नभए त त्यस्तो केही पनि होइन त्यो एयरपोर्टमा जाँदाखेरि आरामले जाँदा पनि हुन्थ्यो तर मलाई अब एमर्जेन्सी पर्यो होइन फ्लाइटमै जानुपर्ने भएको छ भनेर चाहिँ तिम्रो गाडी बुक गरेको भनेको त्यो एकदिन अगाडि भनेन भने फेरि गाडीहरू पाउँदैन अहिले हतपत भन्नु पाउँदैन भनेर चाहिँ मैले सम्झिएर चाहिँ कल गरेको नि तिमीलाई कति लिन्छ के लिन्छ होइन पैसाहरू पनि भनेर चाहिँ मैले कल गरेको थियो अन्त के अरे त्यही भन्नुलाई चाहिँ मैले अब चाहिँ खोजेको तिमी भोलि कन्फर्म होइन कन्फर्म दस बजीतिर आइदिनुहोस् न ल भनेर चाहिँ मैले अब उयो गरिसकेको छु दस बजीतिर भ्याउँछ भ्याउँदैन त्यो चाहिँ मलाई खबर दिनु भनेको नि अब त्यो एकदम कन्फर्म नै चाहियो मलाई अब दस बजीतिर चाहिँ अब अब त्यस तिम्रो माथि चाहिँ अब पुरै विश्वास अब आइपुग्छ दस बजी कम्फर्टेबल गाडी भनेर मात्रै हो पेसेन्ट लिएर जानुपर्छ भनेर चाहिँ अब तिमीलाई सधैँभरि लिएर जान्छ हामीहरूले भनेर चाहिँ अब होइन अरूलाई किन भन्नु भनेर चाहिँ तिमीलाई नै क्याब बुक गरेको ल अन्त भोलि चाहिँ एकदम दस बजे चाहिँ आइदिनु होला हुन्छ अन्त के अरू त अब ल ल